हामी सयपत्री फुल चाहिँ हामी छिट्छौँ दाना छिटेर मात्रै हामी रोप्छौँ गोदावरी फुल चाहिँ कटिङ गरेर रोप्छौँ त्यो फुल चाहिँ हामीले अब देवतामा चढाउनु पनि भयो सकै सबै कुरोमा त्यो चाहिँ हामीलाई चाहिने नै हो फुल भन्ने कुरो

हामी फुल भन्छौँ फलफुल भन्छौँ फर्सी इस्कुस सिमी मस्याङ सबै कुरो हामी साग सब्जीहरू त्यो चाहिँ हामी घरमा खानु पनि भयो बिजनेस गर्नु पनि भयो सबैमा त्यो चाहिँ हुन्छ आँप यो भोगटे भन्ने मेवा भन्ने त्यो पनि हामी दानै रोप्छौँ त्यो पनि अब आँप मेवा भन्ने पनि त्यो चढाउने कुरै हो भगवान्को नाममै चढाउँछौँ हामी त्यो पनि केरा भयो अम्बक सुन्तला सबै नै हामी त्यो भगवान्को नाममै हामी चढाउँछौँ खानु पनि भयो त्यो